हामीले कहिले अनि कसरी कुकिङ थाल्नु थालेको भनेदेखि जब हामी सानो थियौँ त्यतिपल्ट त्यति बेला आ आमा बाबाहरू त अब काममा जानुहुन्थ्यो होइन बगानको काममा त्यतिखेर पहिलोपटक हामीले खाना बनाउँदाखेरि चाहिँ अब कहिले भातको भातमा चामलमा पानी बेसी भएर भात गिलो हुन्थ्यो कहिले पानी कम्ती भएर डढे डढाइ पठाउँथ्ये कोही बेला भात पनि काँचै हुँन्थ्यो अब पहिलाको अब खाना पकाउनु अब कुकिङ थाल्नुको पहिलोपल्ट चाहिँ हामीलाई त्यस्तो के अरे उयसो भयो अनि खाना पकाउँदाखेरि कहिले सब्जीमा नुन ज्यादा हुने कहिले दालमा नुन चर्को हुने कहिले के अरे दाल पाकेको पाकेको भएर त्यसको दालको पानी सबै सुकेर डढ्नु डढ्नु पनि जान्थ्यो अनि भएन के अरे सब्जी पनि डढाइ पठाउँथ्ये